त्यस्तो है अब त्यो घुम्नु ओर्नु जाँदाखेरि चाहिँ है अब कति अब कति ड्राइभरहरूले त भन्छ त्यो जग्गातिर नजानु किनकि बाटोहरू त्यस्तो अब अफ्ठ्यारोहरू छ हामी पनि जाँदैनौँ भनेर त भन्छ है तर पनि अब हामीले अब त्यो गाडीहरू मिलाएर लान्छौँ अन्त कति चाहिँ आधि बाटोहरूतिरबाटै फर्केर पनि आउनु पर्छ त्यो बाटोहरूले गर्दाखेरि है अहिले चाहिँ अब त्यही कारणले अब अहिले फेरि बर्खाहरू पनि लाग्यो बर्खाले गर्दाखेरि बाटोहरू पनि पुरा पहिरोहरू जान्छ पुरा है त्यही कारणले चाहिँ कति ड्राइभरहरू जानु पनि मान्दैन टाडो टाडो बाटोहरू हिँड्नु मान्दैन त्यो बाटोहरूले गर्दाखेरि है त्यही कारणले गर्दा चाहिँ बाटो चाहिँ अलिक राम्रो पनि बनाउनु पऱ्यो र बाटोहरू पनि है किनकि अब कति बिमारीहरू हुन्छ है विशेष त बिमारीहरूले गर्दा है बिमारीहरूले गर्दा चाहिँ बाटोहरू राम्रो हुनु पऱ्यो त्यति हो अब के भन्नु अरू त बाटो चाहिँ अब राम्रो हुनु पऱ्यो बिमारीहरू कोहीबेला साह्रो भएको बेलामा है आधा बाटोमै कस्तो उयो हुन्छ त्यही कारणले बाटोहरू चाहिँ राम्रो होस् भनेर भन्छु है